यो समय र अब हाम्रो एजको फ्याक्टरअनुसार यो अहिलेको इन्टरपाइ यो इन्टरनेट ब्याङ्किङ सिस्टम जुन चाहिँ छ अहिलेको जेनेरेसनलाई चाहिँ ठिकै छ तर यो विषयमा चाहिँ अब हामीलाई चाहिँ त्यस्तो जरुरत पनि छैन र हामीलाई चाहिएको पनि छैन